हेलो यो डोमिनोस हो हजुर म फत्तफते गोलाइ तल बम बस्ती एचएल दिक्षितबाट बोलेको हो अघि मैले तपाईँलाई अर्डर गरेको थिएँ नि पिज्जाको चिज पिज्जाको अर्डर गरेको थिएँ हो त्यही त के कतिबेला आइपुग्छ भनेर नि कि अन्त सुन्नुहोस् न त्यसमा चाहिँ मलाई नि एक्सट्रा चिजहरूको टपिङ्सहरू हाल्दिनुहोस् हो त्यहाँदेखिको के अरे यो ससहरू पनि अलिकति एड गरिदिनुहोस् न ल अन्त तपाईँकोमा उयो पनि छ होला है के अरे चिजबलहरू पनि छ भने तपाईँले चिजबलहरू पनि पठाइदिनुहोस् न मलाई कति पर्छ हो चिजबल पनि हालिदिनुहोस् अनि त कोल्ड ड्रिङ्कसमा के छ होला है कोल्ड ड्रिङ्कसमा स्प्राइट छ हजुर स्प्राइट छ भने फोर्टीको स्प्राइट पनि हालिदिनुहोस् एउटा हो अन्त हजुर कति टाइम लाग्छ होला है नि हजुर हुन्छ कति टाइम लाग्छ मलाई फोन गर्नुहोस् न म लिनु निक्लिहाल्छु नि ल हुन्छ थ्याङ्कयू